हेलो वैष्णवी रेस्टुरेन्ट हो म सुवर्ण राई तकभर फ तकभरबाट बोलेको कि मैले बिरयानी अर्डर गरेको थिएँ हो त्यसमा सलाद पनि पाइन्छ है अन्तखेरि मिठाईमा चाहिँ के के छ हौ हुन्छ रस मिठाई हाल्दिनोस् मलाई कि रस मिठाई र केक हालिदिनुहोस् न अन्त कति बेला आइपुग्छ हौ ढिलो हुन्छ कि छिटो हुन्छ अलिक छिटो पठाइदिनुहोस् न मलाई ल भोक लागिसक्यो